किसानहरूको आत्महत्यामाथि म आफ्नो विचार साझा गर्न चाहन्छु भन्ने कुरा बहुत कुछ छ तर आज किसानहरूले किन आत्महत्या गर्दैछ कारण उहाँहरूले जुन अनाज उनीहरूले जुन अन्न जुन धान उनीहरूले पैदा गर्दैछ उहाँले उसको उचित मुल्य पाएको छैन कारण बिचको मध्यस्तहरू जो मन्ड्डीहरू हुन्छ उहाँहरूले डाइरेक्ट किसानकोबाट किन्छ तर उहाँहरूले त्यो पैसा उचित दाम उनीहरूलाई दिँदैन उहाँहरूले आफ्नो मन्डीबाट अझै बेसी गरेर पैसा अनाजको दाम बढाएर बजारमा या फिर यता उता कहीँ पनि बेच्दोरहेछ त्यसले गर्दा सरकारले यो चिज हेर्नुपर्छ र नयाँ नियम लागू गर्नुपर्छ जसले गर्दा आत्महत्या आज भारतमा जुन हिसाबले हुँदैछ त्यो एकदम बन्द भएर जाओस् आज किसान छ भने जनजीवन छ सबले पाउँदैछ खानु लाउनु सबै आज किसानको हुइबाट हुँदैछ सरकारले चाह्यो भने सब कुछ हुन्छ